मार्तोलले धेरै राम्रो कार्य गर्छ किनकि त्यसले मिस्तिरीलाई सहयोग गर्छ अनि काँटी ठोक्नमा पनि काम गर्छ र ढुङ्गा फुटाउनमा अनि अन्य अन्य बिषयमा धेरै कुरामा प्रयोग हुन्छ